हाम्रो गोरुबथानमा चाहिँ एउटा नेपाली नवयुग पुस्तक मन्दिर भन्ने एउटा पुस्तकालय छ जहाँ चाहिँ म कहिले कहिले जाने गर्छु किनभने त्यो चाहिँ अब हाम्रो गाउँदेखि अलिकति टाढै भएको कारणले गर्दाखेरि अनि हजुर मेरो घरमा आफ्नै व्यक्तिगत पुस्तकालय छ तर अब त्यो चाहिँ त्यति ठुलो त होइन तर अब सानोबडे छ जसमा चाहिँ म अब आफ्नो मेरो बाजेले लेख्नुभएको बुक्सहरू छ त्यहाँनेर अनि मैले जुन चाहिँ पढ्छु त मलाई चाहिँ अब फिक्सन बुक्सहरू धेरै मनपर्छ है त्यस्तोहरूकै कारणले गर्दाखेरि चाहिँ म अब त्यहाँनिर मेरो कलेक्सनमा चाहिँ धेरै अब फिक्सन फिक्सनल बुक्सहरू छ अनि मेरो आफ्नो जुन चाहिँ अब सपनाको पुस्तकालय पनि अब मैले धेरै सानोदेखि नै अब सानो त के अब मलाई जबदेखि मैले अब पढ्नुमा रुचि राख्नु थालेँ त्यति बेलादेखि चााहिँ अब मैले सोच्थेँ कि मेरो घरमा चाहिँ म एउटा सानोबडे त पुस्तकालय बनाउँछु जसमा चाहिँ म धेरै धेरै प्रकारको अब धेरै अब जर्नलको बुक्सहरू चाहिँ राख्छु अनि त्यसमा चाहिँ अब आफू आफ्नै लेखेकोहरू पनि आफूले लेखेकोहरू पनि राख्छु भनेर चाहिँ अब मैले सोचिरहेको छु अब आशा गर्दछु त्यो बादमा गएर पुरा होस् भनेर